भिम साथी कस्तो छौ हौ तिमी मैले त हिजो जुत्ता तिम्रो लागि पनि सम्झेको थिएँ मैले बिहान मर्निङ वाक जाँदाखेरि त्यो जुत्ता त साह्रो राम्रो छैन रहेछ त्यसले गर्दा तिमी पनि नकिन है मबाट यही सुझाउ छ